हेलो तुलसी दिदी के गर्नु हुँदैछ ए अँ तपाईँले अस्ति त्यो सारी किन्ने कुरा गर्नुहुँदै थियो अरे नि हो अन्त मैले त्यहाँनिर म भन्नु मन परिरहेको थियो कि सिके चोकको त्यहाँ उत्तापट्टि एउटा सारी दोकान छ नि तपाईँलाई थाहा छ अँ त्यहाँनिर कस्तो दामी दामी सारीहरू अफरमा रहेछ कि दिदी अन्त मैले पनि एउटा सारी किनेँ हो ग्रेमा हलका ब्लु सेडिङ छ दामी छ त्यो सारी कस्तो लाइट छ हो दामहरू पनि पुरा रिजनेबल छ अब सायद त्यहाँनिर नयाँ स्टक ल्याउने होला कि पुरानो स्टकहरू छिटो छिटो सेल गर्दै रहेछ पुरा सस्तो सस्तोमा दिँदै रहेछ कि कस्तो दामी दामी सारीहरू हलका न हलका सारी त्यो सारी कस्तो दामी मुजा पनि छप छप बस्ने होइन ठ्याप्पै अडिने सजिलो लाग्यो कि तर त्यो सारीमा ब्लाउज चाहिँ पाउँदैन छ त फेरि ब्लाउज चाहिँ के रहेछ भन्नु त जुनै पनि मिल्ने हुन्छ नि त्यस्तो खालको सारीहरू पुरा छ त्यहाँ तपाईँ पनि जानु न तपाईँ त ठुलो न ठुलो जिउको हुनुहुन्छ मोटी हुनुहुन्छ होइन तपाईँलाई त त्यही सारी त्यो पातला सारीहरू दामी देख्छ हेभी सारीलेभन्दा तपाईँलाई त्यहाँ तपाईँलाई सुहाउने सुहाउने सारीहरू कस्तो दामी दामी थियो कि तपाईँले सारी किन्नुभयो भने त्यहाँ जानुहोस् ल सिके चोकको त्या उत्तापट्टिको दोकानमा त्यही भन्नुको लागि कल गरेको मैले